यहाँको प्रकृति रूप चाहिँ कस्तो छ भनेदेखि के अरे हामीले यहाँको यहाँको के अरे गाउँको कमिटी भयो यहाँको अब जस्तै अब गाउँको समाजले चाहिँ राम्रोसितले के अरे राम्रै गरिरहेको छौँ अहिलेसम्म पनि अब रुख बिजन घर वरिपरि रोप्नु पानीको रुख घाँसको बिजनहरू वरिपरि रोप्यौँ भने पानीको पानी कहिले सुक्दैन शीतल हुन्छ सबैलाई शीतल दिन्छ पानी सुक्दैन अनि मलजल लगाएर त्यसलाई गोडमेल गर्नुपर्छ अन्त त्यहाँबाट फेरि भएन भने के अरे हामीले अब यहाँनिर के अरे प्लास्टिक हामीले युज बेसी गर्नुहुँदैन किनकि प्लास्टिक युज गर्यो भने सागपातहरू रोप्यौँ भने त्यसको जरामा चाहिँ प्लास्टिक पर्यो भनेदेखि सुकेर जान्छ माटो पनि सबै खराब हुन्छ र बजारको यो केमिकल लगाएको स्प्रेहरू पनि हामीले युज गर्नुहुँदैन अर्ग्यानिक गाईको मलजल गाईको जबडासबडा कुहाएर बारीमा गड्डा खनेर गाई बाख्राको जबडाहरू मलजल लगाएर त्यसलाई मल माटो मिलाएर बनाएर चाहिँ राम्रोसँगले रुख बिजन घरको वरिपरि वृक्ष रोपन गरेर चाहिँ राम्रोसँगले गर्यो भनेदेखि त्यो रुखको जराले गर्दाखेरि मजबुत दर दह्रिलो हुन्छ त्यसको छाया शीतल दिन्छ र मान्छेको आँखाको स्वास्थ्य बनिन्छ आँखाको तेज बढ्छ शरीरलाई राम्रो गर्छ शीतल छायामा बस्नु पाइन्छ र के अरे गर्मी बेसी भयो भने सुको शीतलमा बस्न हामीले धेरै त्यहाँबाट हामीले अक्सिजन पाइन्छ अन्त अब प्लास्टिक चाहिँ हामीले धेरै जस्तो युज गर्नुहुँदैन प्लास्टिकले धेरै हानि गर्छ र प्लास्टिक भन्दा चाहिँ बरू हामीले के अरे गाईको मलजल यस्तो गाईको मलहरू यस्तो नै के अरे छरेर रोपेर एउटा उसमा पटतिर पनि गाईको मलै युज गरेर चाहिँ हामीले के के रोप खन गर्यौँ भने राम्रो हुन्छ गड्डा खनेर पानी जाने सबै थोक पानीहरू पनि त्यही गड्डामै जमाएर चाहिँ त्यहीँबाट पाइप लगाएर चाहिँ तानेर चाहिँ वरिपरि वृक्षरोपणको वरिपरि पानी हाल्यो भने त्यसले राम्रो गर्छ र यति भन्दै म राख्न चाहन्छु धन्य